म यो बी बी बगैँचामा लगाउने बिजहरू चाहिँ म कतैबाट किनेर पनि ल्याउँदिनँ आफ्नै घरमा खाएर रहेको बिजहरूबाट म सुन्ताला मैले त्यसैबाट उमारेको हो इस्कुसहरू पनि आफ्नै घरकै हो त्यही रोप्छु त्यही फलाउँछु अनि उयो पनि रुद्राक्ष पनि आफै उम्रिँदो रहेछ अलिअलि त्यो छ त्यहाँदेखि बिजहरू चाहिँ अब फर्सी पनि घरमै फलेको फर्सीबाट बिउ निस्किहाल्छ इस्कुस पनि त्यहीँबाट निस्किहाल्छ इस्कुस पनि अरू साग सब्जीहरूको पनि त्यही बोटहरूबाट त्यही फुलाएर त्यसैबाट त्यसको बिजहरू निकाल्छु वासिङटन मैले बजारबाट किनेर खाएर रोपेको बिजबाट चाहिँ मैले त्यो वासिङटनको बोटहरू बनाएको हो र अरू चाहिँ के छ अरू त मैले त्यो फाम्पल पनि बजारबाटै किनेर खाएरै ल्याएर रोपेकोबाटै मैले उमारेको बोटहरू छ थुप्रै छ बोटहरू गाउँको मान्छेहरूले पनि मेरोबाट त्यो फाम्पलको उयोहरू त सिडहरू बिज भनौँ त्यो चाहिँ लगेर यिनीहरूले गाउँमा लगेर रोपेको छ थुप्रैजनाले र उनारले त त्यसको प्लान्ट उयो बनाएर पनि उमारेर पनि पच्चिस रुपियाँ गरेर एक एकवटा प्लान्टको ट्वेन्टी फाइभ रुपिज पच्चिस रुपियाँ गरेर उनीहरूले त्यो उयोहरू उमारेर बेच्दैछ मेरै बारीबाट लगेर धेरैजनाले र यो चाहिँ अब आफ्नै भनौँ आफ्नै प्रोडक्ट म कतैबाट किनेर पनि ल्याउँदिनँ सागहरू पनि सबै आफ्नै घरकै बिजहरू राखेर बोट उबाट सिडहरूबाट बनाउँछु साग सब्जीहरू पनि फल फुल पनि आफैले घरमा खाएको बिजहरूबाट नै राखेर बनाउँछु र मैले फाल्टुबाट किनेर ल्याउनु चाहिँ यही सकुलेन्टहरू फुलहरू चाहिँ अलिक मैले पाखाबाट किनेर ल्याएँ सकुलेन्टहरू अलि अलि किनेर ल्याएँ त्यो चाहिँ अब ल्याएपछि त्यहाँबाट आफै फैलाउन सक्छ त्यो गर्छु र बेच्नुकोलागि चाहिँ गर्दिनँ आफ्नो पर्सनल मनपर्नेको लागि मात्रै बेच्छु मल चाहिँ मैले गाउँबाट किन्नु पर्छ यिनीहरूको लागि चाहिने मल मट्टीहरू मल चाहिँ विशेष गाईको मल मेन्युर त्यो चाहिँ किन्नु पर्छ र बाख्रा गाईको मलहरू पाउँछु त्यो चाहिँ किनेर ल्याएर हाल्छु यी गाउँमै वरिपरिबाट बटुल्छु र त्यही हो घरमा बसेर काम चाहिँ मेरो त्यति मात्रै छ उमार्नु फल फुल उमार्नु खानु आफ्नो लागि आफ्नै अर्ग्यानिक सामान खानु पाउँछु अर्ग्यानिक रोपेर आफै खान्छु आफ्नो हेल्थ हुनु त म एटी वान इयर्स ओल्ड बोजु हो र आफ्नो लागि चाहिँ म आफै बारीमै उमारेर प्रायः खाने गर्छु बजारबाट चाहिँ कम्ती नै प्रायः किन्छु दुःख गरेर आफै आफ्नो लागि गरिखाने चाहिँ मैले गरेको छु बिजहरूको लागि चाहिँ म पाखाबाट चाहिँ किनेर चाहिँ ल्याउँदिनँ हतपत्त कतैबाट म ल्याउँदिनँ श्रोत त मेरो कतै छैन केही कुरो बटुल्ने म अरूलाई बरू बाँड्छु तर किनेर चाहिँ ए माने अरूकोबाट उ गरेर चाहिँ म ल्याउँदिनँ प्रायः किनभने आफ्नो घरको आफ्नै राम्रो हुन्छ गर्नु सक्यो भने आफ्नै लागि हो गाउँ इष्ट मित्रहरूलाई पनि सिकाउनु सक्यो भने राम्रो हो म बेसी भएको साग सब्जीहरू चाहिँ गाउँमा पनि बाँड्छु गाउँले इष्ट मित्रहरूलाई पनि दिन्छु बाँडी चुँडी खाने गर्छु यति नै हो